महिलाहरको खाना बनाउने काम चाहिँ अब महिलाहरको मात्रै होइन लोग्नेहरूले पनि बनउनु पर्छ है अब महिलाहरूले अब पहिला पहिला चाहिँ अब त्यो एउटा थियो प्रथा थियो महिलाहरूले बनाउनु पर्ने किचनको काम चाहिँ महिलाले ए महिलाले गर्नु पर्ने तर अब अहिले अहिले चाहिँ अब छोरा मान्छेहरूले पनि बनाउँछ है म अब मेरो घरमा चाहिँ अब मैले मै पनि बनाउँछु